मैले मिन्त्राबाट एउटा रोज स्टरको टी सर्ट अर्डर गरेको थिएँ फाइभ नाइन्टी नाइनमा र मलाई जुन चाहिँ वेबसाइट चेक गर्दा जुन चाहिँ प्रडक्ट देखाइएको थियो त्योभन्दा एकदम अलग भिन्न प्रडक्ट चाहिँ डेलिभर्ड गरिदिएको छ मिन्त्राले र जुन चाहिँ रङ मैले कलर पनि जुन चाहिँ रेड चुज गरेको थिएँ तर मेरोमा आइपुग्दाखेरि चाहिँ त्यो उडेर एकदम पिङ्क भइसकेको छ त्यो एकदम नेगेटिभ एक्सपिरियन्स रहेको छ मिन्त्राबाट मेरो अनि क साइज पनि मैले मिडियम अर्डर गरेको थिएँ तर स्मल आइपुगेछ अन्त मलाई त्यो प्रडक्ट नमनपर्दाखेरि चाहिँ रिटर्न गर्नु खोज्दाखेरि रिटर्न पनि नहुने भयो त्यही भएर चाहिँ एकदम नेगेटिभ एक्सपिरियन्स रहेको छ मेरो मिन्त्राबाट